भाइ तपाईँ आसिवारो रेस्टुरेन्टबाट बोल्नुहुँदैछ है तपाईँको रेस्टुरेन्टमा थुक्पा मोमो चाउमिन छ छ भने मलाई पाँच पाँच प्लेट प्याक गरेर पठाइदिनुहोस् न ल तर चाउमिनमा अलिक पिरो कम्ती अन्त मोमोको अचारमा पनि पिरो कम्ती कम्ती लगाइदिनु होस् न ल